मलाई मनपर्छ मेरो फोटोहरू सोसियल मिडियामा पोस्ट गर्नु म ज्यादा पोस्ट त गर्दिनँ र यो फेसबुकमा गर्छु इन्स्टाग्राममा गर्छु वाट्सएपमा गर्छु मलाई एकदम मनपर्छ किन यो अहिले समय नै यस्तो छ कि सोसियल मिडियाबिना मान्छे बाँच्नु सक्दैन पहिला भन्छ नि म खानाबिना बाँच्नु सक्दिनँ भन्छ अहिले भन्छन् सोसियल मिडियाबिना बाँच्नु सक्दैन भन्छन् नि त्यसरी नै फेसबुकमा म हाल्छु र संसारका सबै मानिसहरूले जतिले पनि चलाउँछ मान्छेले हाल्छ यो फेसबुकमा इन्स्टाग्राममा किनभने यो पछिसम्म तपाईँको स्टोरेज भएर स्टोरेज भएर बस्छ अब तपाईँहरूले पहिला पहिलाको फोटो पनि यहीमार्फत् पाउनु हेर्न सक्नुहुन्छ यसले स्टोरेज गरेर राख्छ तपाईँको सबै फोटोहरू जति पनि हाल्नुहुन्छ जति पनि अपलोड गर्नुहुन्छ सबै बसेको हुन्छ तपाईँको त्यहाँ त्यही कारण फोटोहरू हाल्नु मन पर्छ